तुलसी दिदी हिजो अस्ति मैले भनेको थिएँ नि तपाईँलाई मैले सर्ट किनेँ मैले मेरो बुढाको लागि भनेको थिएँ त्यो सर्ट त नि भन्नु नि अस्ति लगाएर उसले लगाएर सिलगडी गएको थियो कि लगाएर गएर आएर त पसिनै पसिना भइरहेको थियो अन्त आएर मैले धुइदिएको थिएँ कि रङ्ग गएर फेरि भएन त्यो सर्ट त घट्दो पनि रहेछ त्यहाँदेखिको राम्रो क्वालिटीको पनि रहेन रहेछ तपाईँ चाहिँ नकिन्नु है तुलसी दिदी